नमस्कार मेरो नाम रूस्तम अली हो र म चाहिँ आज रिभ्यू सेयर गर्न चाहन्छु केभन्दा जुन चाहिँ मैले विजय पुस्तककोबाट जुन चाहिँ क्लास टुएल्भको जुन चाहिँ एउटा सजेसन किनेको थिएँ जसको नाम थियो विजय जो जो कि विजय पब्लिकेसन्सले पब्लिस गरेको थियो नाम थियो विजय पुस्तका विजय पुस्तक आर्ट्स सजेसन है सो मैले त्यो किनेको थिएँ र म त्यसको लागि चाहिँ रिभ्यू पोजिटिभ रिभ्यू दिन चाहन्छु के हो भने चाहिँ अब त्यो बुक्समा चाहिँ स फर्स्ट अफ अल हामीले कन्टेन्सको कुरा गऱ्यो भने तपाईँहरूले आर्ट्समा जुन चाहिँ जुन चाहिँ सब्जेक्ट्सहरू छ त्यो सबै सब्जेक्ट्सहरू त्यो सजेसन्समा चाहिँ इन्भल्भ छ इन्क्लुडिङ नेपाली यहाँ तक कि अब प्रायः जस्तो सजेसन्समा नेपालीको सजेसन्स हामीले पाउँदैन है तर विजय पुस्तकमा चाहिँ हामीले अब हामीले चाहिँ अब नेपालीको पनि नेपालीको पनि सजेसन हालिदिएको छ है अब एकोर्डिङ टू सिलेबस छ पोइन्ट छ टू द पोइन्ट छ अब हामीले जस्तै लङ कोइसन्स एमसिक्यूहरू सर्टको एन्सरहरू अब जस्तै अब म जब टुएल्भमा थिएँ मलाई त्यो गाइड बुकले एकदमै ज्यादा हेल्प गरेको थियो विजय पुस्तक जसको नाम चाहिँ हो विजय पुस्तक त्यसमा चाहिँ कस्तो प्रकारले छ भने चाहिँ अब हाम्रो आर्ट्समा मेरो सब्जेक्ट्स थियो नेपाली इङ्ग्लिस पोल्टिकल साइन्स हिस्ट्री र सोसोलोजी अब सोसोलोजी चाहिँ थिएन है एउटा कुरा म भन्नु चाहन्छु यसको चाहिँ मलाई अलिकति राम्रो लागेन सोसोलोजी थिएन बट अरू चारवटा सब्जेक्ट चाहिँ थियो चारवटा सब्जेक्टको ए टू जेड यस्तो मज्जाले बनाइदिएको थियो एकोर्डिङ टू सिलेबस कति कुन चाहिँ च्याप्टरबाट कति मार्क्सको एमसिक्यू हुन्छ कति मार्क्सको सर्ट कोइसन हुन्छ र कति मार्क्सको लङका लङ आन्सर हुन्छ यो सबै कुराहरू ध्यानमा राखेर उनीहरूले एकदमै मज्जाले स्टुडेन्ट्सलाई स्टुडेन्ट्सलाई फाइदा हुने गरी यो बुक्स बनाएको छ है सबै सब्जेक्ट्सको र म के भन्न चाहन्छु भन्दा चाहिँ अब त्यो जुन चाहिँ बुक्स छ त्यो बुक्सले मतलब के छ भन्दा चाहिँ प्रायः जस्तो बुक्स जस्तै अब वेस्ट बेङ्गालको अब हामीले हेऱ्यो भने हामीले वेस्ट बेङ्गालमा चल्छ है त्यो आर्ट्सको सजेसन मतलब हुनु त प्रायःतिर छ तर म चाहिँ वेस्ट बेङ्गालमा बस्छु र मैले चाहिँ आर्ट्को मैले वेस्ट बेङ्गलमा बसेर गरेको छु र के भन्नु चाहन्छु म भन्दा चाहिँ वेस्ट बेङ्गलको जति पनि स्टुडेन्ट छ प्रायः जस्तोले प्रिफर चाहिँ हाम्रो यही विजय पुस्तक नै गर्दोरहेछ किनभन्दा यो सजेसनमा जति आउँछ अगर स्टुडेन्टले रामरी पढेको छ भने त्यो बिज विजय पुस्तकको सजेसनबाटै नै हाम्रो इग्जाममा पनि आउँछ है कति खेप फसेको मैले पनि पढ्दा मैले जे जे पढेको थिएँ टू द पोइन्टहरू इग्जाम पेपरमा मैले हेर्नु पाएको थिएँ एकदमै राम्रो छ विजय पुस्तकको सजेसन क्लास टुएल्भ टेनलाई टेनको पनि निकाल्छ माध्यमिक सजेसन हुन्छ साइन्सको हुन्छ आर्ट्सको हुन्छ तपाईँहरूले त्यो किन्नु सक्छ है मज्जाको छ त्यो बुक्स अब मज्जाको भन्दा पनि अब त्यसको फिचर्सहरू चाहिँ एकदम टिप्सहरू छ तपाईँले कसरी चाहिँ इग्जाममा ज्यादा स्कोरिङ् मार्क्सहरू लिनुसक्छ भनेर हो अनि एउटा त टू द पोइन्ट छ हो ज्यादा केही छैन त्यसमा एकदमै अनि अर्को चाहिँ मेन फिचर चाहिँ के हो भन्दा यो बुकको चाहिँ एकदमै सिम्पल लेङ्गवेजमा सिम्पल इङ्ग्लिसमा लेखिदिएको छ है जो कि अब रामरी बुझ्छ इग्जामिनरले पनि अनि एकदमै मज्जाले पोइन्टली कस्तो प्रकारले आन्सर लेख्नुपर्छ त्योहरू पनि सबै त्यहाँनिर बताइएको छ है सो र त्यसै कारण मैले चाहिँ त्यो बुक्सको प्रिफर गरेको थिएँ टुएल्भमा र मेरो राम्रो अङ्क पनि आयो है टुएल्भमा सो आई फिल गुड एन्ड आई सजेस्ट यू अल म तपाईँहरूलाई पनि यो सजेस्ट गर्न चाहन्छु म तपाईँहरूलाई पनि यो भन्न चाहन्छु कि जुन चाहिँ विजय पुस्तकालयको बुक्स छ त्यो चाहिँ एकदमै राम्रो छ